हाम्रो धर्मले चाहिँ पूजा पाठहरू गर्नु सिकाउँछ योगाहरू मेन्टल्ली फिजिकल्ली फिट बस्नु सिकाउँछ योगाहरू गर्नु पूजा पाठहरू गर्नु मेडिटेसनहरू गर्नु सिकाउँछ एक्सर्साइजहरू गर्नु बिहान छिटो उठ्नु मन्दिरहरू जानु अनि सेवाहरू गर्नु छि हाम्रो धर्मले सिकाउँछ गरिबको सेवाहरू गर्नु सिकाउँछ एक्सर्साइजहरू गर्नु सिकाउँछ राम्रो कामहरू गर्नु सिकाउँछ पोजिटिभ थिङ्किङहरू सिकाउँछ